हाम्रो गाउँ बस्तीतिर अब साग सब्जीको उत्पादन एकदम राम्रो हुन्छ तर अब बजार टाढो छ होइन बजारसित अब जोड्ने माध्यमहरू एकदम कम्ती भएको हुनाले गाउँमा केही व्यापारीहरू छन् होइन जसले चाहिँ अब घरबाटै उठाउनु त उठाउँछ तर अँ एकप्रकारको अब सहयोगै हुन्छ किनभने अब हामीले अब बजार आफूले बजार लानु सकिँदैन भ्याइँदैन अब अरू किसिमको कामहरू पनि हुन्छ त्यसलाई अब बेच बिखन् त अब गर्नै पऱ्यो त्यसको अब मद्यस्तकारीको रूपमा चाहिँ अब गाउँकै लोकल व्यापारीहरूले घरबाटै उठाएर लान्छन् होइन साग सब्जीहरू तर दर भाउ चाहिँ एकदम कम्ती दिने होइन एक प्रकारको त्यो एउटा शोषण भनौँ न अब उनीहरूले बजारमा अब करेला बजारमा उनीहरूले लगेर साठी रुपियाँ केजी बेच बेच्यो भने त्यसको हाफ दाम जस्तो मात्रै दिने त्यसरी उनीहरूले एउटा त्यो प्रवृत्ति छ तर अब गाउँ घरमै त्यसै बारीमै कुहिएर जानुभन्दा होइन नोक्सान हुनुभन्दा चाहिँ अब दिएकै उचित भन्ने पनि लाग्छ